अब मलाई खुसी लाग्छ अब मेरो नाता नातिनी पास भयो भने मेरो नाता नातिनीले पढेर एक्जाममा पास भयो भने फर्स्ट डिभिजन आयो भने यति साह्रो खुसी लाग्छ मेरो नाता नातिनी पास हुँदाखेरि मलाई बहुत खुसी लाग्छ